हेलो हजुर हो त हजुर हो होइन हामीले त राम्रै फेरेको कि तपाईँको त्यो पहिला जुन मिस्त्रीहरू लगाउनु भएको थियो उनीहरूले त्यो वासर नै उल्टा लगाइदिएको थियो कि अन्त त्यसले गर्दा फेर्नु चाहिँ फेरिदिएको छु ज्यू होइन ठिकै छ यसो गर्नु होस् न आज त म यहाँ बाहिर छु हो भोलि म हजुर एकजना हेल्पर लिएर आउँछु र तपाईँको त्यो के भएको रहेछ त्यो अस्ति एउटा त्यो किचनपट्टि त राम्रै हुन पर्ने त्यहाँ राम्रै चिज हालेर फेरिदिएको हो होइन अब भोलि आएर म हेर्छु कि के के चाहिने रहेछ अलिकति त्यो वासर चाहिँ फेर्नु पर्छ भने किन्न पर्छ तपाईँले अन्त त्यो गरेर एक पल्ट त्यो गरे पछि त ठिकै हुनु पर्ने हो हुन्छ म हेरिदिन्छु तपाईँको त्यो बेसिनतिरको भयो सिङ्क कल त्यो पानीहरू त ठिकै होला नि त होइन त्यो त फेरिदिएकै हो हामीले यता दाहिनेपट्टिको कि देब्रेपट्टिको कलको कुरा गर्नु भएको हुन्छ म भोलि मान्छे लिएर आएर तपाईँको सकिदिन्छु त्यो एकै दिनमा हुन्छ अस्तिको जस्तै एकजना तपाईँ चाहिँ घरको मान्छे चाहिँ बस्नु होस् है त्यहाँ हामीलले फेरि बार बार घरी के भन्छ घरी के हो हुन्छ नसुर्ताउनु होस् न एक पल्ट अब म गरे पछि म आफैँ आउँछु हेरे पछि म त्यो भाइलाई पनि लिएर आउँछु के गर्नु पर्छ उसलाई चिया खाने पैसा चाहिँ दिनु पर्छ तपाईँले अरू सब भइहाल्छ नि नसुर्ताउनु होस् न हुन्छ हुन् राखेँ है